सबै डान्सरहरू महान् हुन्छ भने छैन होइन अन्त महान् मान्छेहरू डान्सर हुन्छ भन्ने छैन होइन अब एउटा एउटा महान् डान्सर हुनु लागि चाहिँ थुप्रै क्वालिटिजहरू चाहिन्छ होइन जस्तो अब मान्छेहरूसँग राम्ररी होइन बोली चाली हुनु पऱ्यो त्यो पछि अब राम्रो बोलाी चाली राम्रो गर्नु पऱ्यो आफ्नो डान्सको आफू आफू आफूले डान्स गर्दैछ होइन त्यहाँ अब त्यो आफ्नो ट्यालेन्ट हो होइन ट्यालेन्ट चाहिँ अब उनीहरूलाई त्यो ट्यालेन्ट ट्यालेन्ट छ भनेर चाहिँ उनीहरूलाई चाहिँ अब त्यस्तो नराम्रो गर्नु भएन होइन उनीहरुसँग राम्ररी बोलेर राम्ररी गऱ्यो भने उनीहरूलाई हामीले उनीहरूलाई इज्जत दियो भने उनीहरूले हामीलाई रिटर्न माग्छ दिन्छ होइन र हामीले चाहिँ उनीहरूलाई राम्ररी इज्जत गर्नु पऱ्यो र उनीहरूले हामीलाई हामीलाई इज्जत दिन्छ र त्यसरी नै एउटा राम्रो डान्सर होइन हुनुको लागि अब त्यो डान्सर डान्स त गरिहाल्छ होइन जहिले अब राम्रो डान्स गर गर्छ होइन अब जस जस्तो गर गरिहाल्छ तर एउटा राम्रो डान्सर हुनु लागि चाहिँ अब मैले पहिलै भने क्वालिटिजहरू चाहिन्छ है त्यो क्वालिटिज चाहिँ के हो भन्दाखेरि चाहिँ रेस्पेक्ट गर्नु पर्छ अरूको होइन सानो होस् ठुलो होस् मिठो बोली होइन अन्त मिठो बोलेर मिठो अब मिठो बोलेर मिठो गर्नु पर्छ होइन उनीहरूलाई र अन्त के हो भन्दाखेरि चाहिँ डान्समा अब थुप्रैहरू छ अब अब उयो होइन अब सबै अब दामी डान्स गर्छ हरे तर अब उसले मन्छेलाई राम्ररी रेस्पेक्टहरू दिनु सकेन भने उसलाई मान्छेले मन पराउँदैन होइन र ऊ महान् बन्नु सक्दैन र अब आफू राम्रो छ आफूले डान्स पनि मजाको गर्छ र मान्छेहरूले अब अब राम्रो बिहेभियर अब राम्रो बिहेभियर देखायो भने होइन अब मान्छेहरूले पनि देखेर अब तपाईँलाई सपोर्ट गर्छ होइन अन्त सपोर्ट गर्छ अन्त त्यो हो होइन अन्त अब तपाईँलाई सपोर्ट पाए पछि तपाईँ एउटा अब भइहाल्नु हुन्छ अब तपाईँ पहिलै राम्रो डान्स गर्नु हुन्छ तपाईँले राम्ररी अब बिहेभ पनि गर्नु सक्नु पर पर्ने हुन्छ होइन हजुर अन्त अन्त चाहिँ के भन्दाखेरि चाहिँ र एउटा एउटा राम्रो डान्सर हुनु लागि चाहिँ पुरा इम्पोर्टेन्ट कुराहरू चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ अब अब आफू अलिक कन्फिडेन्ट हुनु पर्छ होइन कन्फिडेन्ट वा अब बेसी बेसी कन्फिडेन्ट पनि हुनु हुँदैन होइन अब त्यो बेसी कन्फिडेन्ट म डान्सर हो भनेर अरूलाई निचहरू देखाएर त्यो गर्नु भएन मैले पहिला भनिसकेको छु आफूलाई आफूले अरूलाई रेस्पेक्ट गऱ्यो भने आफूले रिटर्नमा रेस्पेक्ट पाउँछ त्यही लागि एउटा बे अब कन्फिडेन्ट हुनु पऱ्यो लिमिटमा कन्फिडेन्ट हुनु पऱ्यो होइन एक्सप्रेसन हुनु पऱ्यो आफ्नो अब त्यो आउटफिटहरूको नलेज हुनु पऱ्यो अलिक होइन कुन चाहिँ डान्समा कस्तो आउट फिट चाहिन्छ होइन अब यस्तै हुनु पऱ्यो यति नै हो